लु साथीभाइ सुन्नुहोस् है म खसीको मासु पकाउने तरिका अनि मलाई मनपर्ने एकदमै मनपर्ने चाहिँ खसी हो तपाईँको सर्वप्रथम यसलाई के गर्नुपर्छ भन्नुहुन्छ भने तपाईँले खसीको मासु ल्याउनुहोस् है एक किलो अनि यसलाई मजाले ठुलठुलो पिस गरेर काट्नुहोस् र त्यसलाई एकपल्ट कुकरमा हल्का बफ्याउनुहोस् एक सिटी लगाउनुहोस् बास निकालिदिनु होस् है अनि त्यसलाई तपाईँले जिरा धनिया लसुन पियाज अदुवा मजाले मिक्सीमा होइन तपाईँको सिलौटो लोहोरोमा हाम्रो है जातीय पाराले मजाले पिस्नुहोस् अनि तपाईँले के गर्नुहोस् भने तेल हाल्नुहोस् सर्सिउँको तेल मजाले हाल्नुहोस् त्यहाँबाट तपाईँले पियाज एक किलो खसीको मासु छ भने चाहिँ तपाईँले कमसेकम आधा किलो पियाज हाल्नुहोस् है अनि आधा किलो पियाज टक्क हाल्नुहोस् अनि आधा किलो पियाज हालिसकेपछि जब मजाले त्यसलाई खऱ्याउन दिनुहोस् चट्ट खरिएपछि चाहिँ तपाईँको त्यो जुन अघि पिस्नुभएको थियो मैले पिसेको थिएँ त्यो मसाला हाल्नुहोस् है हालौँ अनि त्यहाँबाट त्यसलाई अलिक हलुका पकाउनुहोस् त्यहाँबाट त्यसलाई अलिकति बदम हालिदिनुहोस् अलिकति किसमिस हालिदिनुहोस् है अलिकति घिउ पनि हालिदिनुहोस् तेजपत्ता हालिदिनुहोस् अनि तपाईँको काउलो काउलो भनेको चाहिँ सिन्कौली है सिन्कौली पनि हालिदिनुहोस् अलिकति नुन हालेर तपाईँले मजाले त्यसलाई भुट्नुहोस् है मजाले भुट्नुहोस् भुट्नुहोस् भुट्नुहोस् भुट्नुहोस् अनि भुटिसकेपछि चाहिँ कडा कडा भएपछि चाहिँ तपाईँले अलिकति पानी हालिदिनुहोस् पानी हालेर चलाउनुहोस् चलाउनुहोस् चलाउनुहोस् चलाउनुहोस् है कुकरमा होइन है तपाईँले कराइमा पकाउनुहोस् एकदमै कराइमा पकाउनुहोस् सपोज हाम्रो अब बस्तीतिर हो भने चाहिँ तपाईँको मजाले कराइमा माटो साटो लगाएर यसरी पकाउनुहोस् है पकायो सरर जब ग्रेभी हुन्छ ग्रेभी भएपछि तपाईँले अलिकति त्यसलाई हेर्नुहोस् अब पाक्छ पाक्दैन होइन पाकिसकेपछि चाहिँ तपाईँको इच्छाअनुसार कति थुप्रै तपाईँको परिवार हुनुहुन्छ भने अलिक पानी अलिकति हाल्नुहोस् कम्ती परिवार छ भने तपाईँले ग्रेभी नै राखेर होइन इच्छाअनुसारले नुन हाल्नुहोस् नुन हालेर तपाईँले निकाल्नुहोस् निकाल्नुहोस् है निकालेर चाहिँ तपाईँले टेस्ट गर्नुहोस् है चाख्नुहोस् चाखिसकेपछि चाहिँ तपाईँले कस्तो के हुन्छ है त्यसको उत्तर चाहिँ मलाई दिनुहोस्